आजकल सामाजिक सञ्जालले गर्दा मानिसहरू कला र शिल्पमा अञ्चल हुन्छन् तिनीहरू रातोरात प्रसिद्ध हुने गर्छन् कला र शिल्प लिएर थुप्रै युट्युब च्यानलहरू छन् जो मलाई खुबै मन पर्छ अनि म नियमित हेर्ने पनि गर्छु किनकि ती च्यानलहरूद्वारा रोचक जानकारीहरू पाइन्छ र मनोरञ्जन पनि हुन्छ म युट्युबमा प्रायः जस्तो फ्यासन र कुकिङ च्यानलहरू हेर्ने गर्छु अनि धेर अनि हेरेर धेरै कुराहरू सिकेको छु